हेलो हेलो मलाई जाने उयो छ काम छ बाटो कता कता छ कति लिन्छ पैसा कति रुप्पे मलाई छिटो फर्कनु पर्छ अनि यो के हरे छिटो उयो गरिदिनु ठिकै बाटोमा उयो बाटोमा ब लगेर चाहिँ मलाई छिटो फर्कनु छ मलाई गुम्बातिर गुम्बाटार जाने बाटोतिर केही छैन अलिक छिटो अगाडि जुन चाहिँ त्यसमा लगिदिनु न हामीलाई भित्र फर्कनु पर्छ हामी कालचिनीबाट ए हामी त ए हामी चारजना जस्तो छ यहाँ ए ल ल हुन्छ ल ल हुन्छ हुन्छ